पहिलाको गाना र अहिलेको गानामा धेरै अन्तर छ किनकि पहिलाको गानामा होइन धेरै अब मानिसहरू हुन्थेन होइन अनि धेरै गायकहरू पनि थिएन त्यही भएर राम्रो पनि सुन्थ्यो गानाहरू होइन अनि म्युजिकतिर उयोहरू बजाउँथ्यो जस्तो कि भयो मादल होइन बाँसुरी अन्त ट्याङरेहरू बजाउँथ्यो होइन र राम्रो मिठो स्वरहरू सुन्थ्यो गानाको होइन र अहिले मोडर्न जमानाको के भएको छ भने अब एकजना मान्छेले गाना गीत गायो अन्त एक दुई दिनसम्म याद हुन्छ त्यहाँ फेरि बिर्सिहाल्छ त्यस्तो छ होइन तर अहिलेको पनि राम्रो छ गानाहरू होइन मिठो मिठो तर अहिले धेरै सिङ्गरहरू निस्केछ होइन बाहिर बाहिरबाट धेरै यता गाउँहरूबाट पनि जानु हुन्छ फेरि गीत गाउनु होइन राम्रो राम्रो स्वरहरू सुन्थ्यो होइन अनि पहिलाको गानामा चाहिँ होइन हाम्रो बाजे बोजूहरूले सुन्नु हुन्थ्यो गाना होइन त्यस्तो अब त्यो गानामा चाहिँ अब राम्ररी मिनिङफुलहरू हुन्थ्यो होइन सब मिनिङहरू बुझ्थ्यो हो अहिलेको गानामा चाहिँ होइन के अरे युज हुन्छ म्युजिकहरूतिर गिटार युज हुन्छ पियानो युज हुन्छ होइन यस्तरी नै थुप्रो जिनिसहरू निस्केछ सबै कुरो अहिले युज होइन हुन्छ होइन र मलाई चाहिँ अहिले गाना अहिलेको नै गाना धेरै मन पर्छ मलाई चाहिँ मेलिना राईले गाना गीत गाएको एकदम मन पर्छ होइन धेरै धेरै मन पर्छ मलाई होइन अहिले चाहिँ सबैले अब स्कुल मेरो साथीहरूले होइन स्कुलतिर पनि गानाहरू बजाउँछ जहाँ जता पनि गानाहरू बजाउँछ हामी बिहान बिहानै पनि गाना बजाउँछ होइन कतिजनाको घरमा त सुनेको छु नि त मैले पनि गाना धेरै मन पर्छ मलाई अहिलेको गाना पनि